मेरो परिवारमा चाहिँ हामी पाँचजना पाँचजना छौँ हाम्रो परिवारको सदस्यहरू जसमा मेरो आमा बाबा मेरो भाइ अनि बहिनी छ र मेरो धेरैजना साथीहरू छ मेरो साथीहरू एकदमै राम्रो छ हामीसँग एउटा मित्रता घनिष्ट छ जसलाई चाहिँ हामीले आफ्नो दुःख सुखहरूआदान प्रदान गर्नु सक्छ अथवा सुनाउनु बताउनु सकिन्छ सक्छु